किसानहरूको आत्महत्या रोक्ने हेल्पलाइनहरू धेरै छन् जस्तै पीएम किसान योजनाहरू भए इत्यादि थुप्रै किसिमका हेल्पलाइनहरू छन् र हाम्रो देशमा चाहिँ किसानहरूले किन आत्महत्या गर्छन् भने उनीहरूले आफ्नो खुन पसिना मिहिनेतहरू पैसाहरू लगाएर चाहिँ यत्रो दिन रात मिहिनेत गरेर फसलहरू उगाउँछन् अन्त जब त्यो फसल चाहिँ कुनै किराले गर्दा भयो अन्त पहिरोहरू बाढहरूले गर्दा चाहिँ जब नष्ट हुन्छ उनीहरूको सबै धन दौलतै त्यस त्यही फसलमै लागेएको हुन्छ र त्यस कारणले उनीहरू एकदमै निरास भएर उनीहरूले अरू केही देख्दैनन् अरू उपायहरू केही हुँदैन अनि रिनमा डुबेको कारणले गर्दा चाहिँ उनीहरूले आत्महत्या गर्छन् अनि साथ साथै जब त्यो सागसब्जीहरू उब्ज उब्जाइ सकेपछि जब उनीहरूले बजारमा लान्छन् त्यतिखेर चाहिँ उनीहरूले त्यसको दाम चाहिँ जतिमा किनेर लगाएका हुन्छन् त्यो भन्दा पनि एकदमै कम्ती मात्रामा कम्ती मात्रामा पाउँछन् र उनीहरूले यत्रो मिहिनेत गरेर पनि आफ्नो मिहिनेतको फलहरू राम्ररी पाउने पाउँदैनन् त्यस कारणले उनीहरूले चाहिँ आत्महत्या गर्छन् र उनीहरूको यस आत्महत्यालाई चाहिँ एकदम कम्ती गराउँनुको निम्ति चाहिँ सरकारले पिएम किसान योजनाहरू निकालेका छन् जसद्वारा चाहिँ किसानहरूलाई एकदम लोन दिने छन् अन्त लोनहरू दिन्छन् अन्त साथ साथै साथ साथै सरकारले चाहिँ किसानहरूको निम्ति चाहिँ एकदमै कार्य गर्न चाहिँ एकदम आवश्यक छ किनकि उनीहरूले एकदमै धेरै काम गरेर खुन पसिना एक गरेर फसलहरू उगाउँछन् अनि जब किसानहरूले फसल उगाएन भने चाहिँ मानिसहरूले के खाएर चाहिँ बाँच्छन् त्यसको निम्ति किसानलाई चाहिँ एकदमै उयो सहायता गर्न चाहिँ एकदम जरुरी छ उनीहरूलाई उनी उनीहरूलाई त्यस कारणले हामीले चाहिँ सहायता गर्नुपर्छ अन्त उनीहरूको सागसब्जीहरूको पनि दामहरू अलिक बढाउनुपर्छ त्यसरी नै उनीहरूको चाहिँ सहायता गऱ्यो भने चाहिँ उनीहरूले आत्महत्या पनि अलिक कम्ती हुनेछन् नभए चाहिँ त्यस्तो गरेन भने चाहिँ आत्महत्या नै भइरहन्छ र सागसब्जीहरूको पनि अलिकति दाम बढाउनुपर्छ उनीहरूलाई जस्तो कि त्यो अनुसार चाहिँ उनीहरूलाई चाहिँ ठिक होस् उनीहरूलाई चाहिँ लस नहोस्